हामीले घरमा तयार पारिने पेयहरू चाहिँ थुप्रो छ निम्बु पानी भयो निम्बुलाई ल्याएर निचोरेर त्यसमा पानी बनाएर पिउनु सकिन्छ बेल बेलको बनिन्छ बेल बेल ल्यायो फुटाएर त्यसको निकालेर मिक्सीमा हालेर बनाइन्छ त्यो खाइन्छ भोगटे पाउँछ यहाँ भोगटेको पनि सर्बत बनाएर खाइन्छ आँप आँपको पाइन्छ आँपलाई पनि काटेर पिस गरेर मिक्सीमा हालेर पिसेर त्यसको रसलाई बनाएर खाइन्छ मेवा मेवालाई पनि त्यसरी नै काटेर धुइ धाइ गरेर काटेर काट कुट गरेर त्यसलाई मिक्सीमा हालेर बनाएर खाँदा हुन्छ वाटर मेलन खरबुजा पानी चाहिँ खरबुजाको पनि मिक्सीमा हालेर पिसेर खाँदा एकदम पेटलाई शीतल हुन्छ पुदिनाको पुदिनामा निम्बु पानी हालेर पुदिना निम्बु पानी पुदिना बनाएर खानु पनि पेटको लागि धेरै शीतल राम्रो हुन्छ